र हाम्रो यो भए जलपाइगुडी डिस्ट्रिकमा हाम्रो जति चियाबगानहरू छन् त यहाँ चियाबगानका दैनिक काम गर्ने हाम्रा वर्करहरू हुनुहुन्छ उहाँको कतिवटा जीवन अस्तव्यस्त भएको छ सठिक हाम्रो बगान राम्रोसँग चलेको छैन कतिवटा बगान बन्द भइरहेको छ र यो बगानमा जो का वर्षौँदेखि बसी खटिखाएर आउनुभएको छ उहाँको अवस्था अलिक यहाँ दिनदिनै एउटा कष्ट र उयसमा असर भइरहेको छ जिउनुको निम्ति रोज त्यति बेसी छैन कम्ती रोजमा काम गर्नुपर्दैछ चारजना छजना परिवार हुन्छ उनीहरूलाई पाल्नु असुविधा भइरहेको छ अ यो बगान जति पनि हाम्रो जलपाइगुडीमा बगानहरू छ यो बगानलाई सरकार या मालिकले अझै भव्य रूपमा राम्रोसँग चलाइदियो भने नानीहरूको भविष्य हाम्रो खटिखाने मजदुरको केही सुविधाहरू हुन्छ कि भन्ने हामी आशा राख्छौँ र अर्को मुद्दा छ यो हाम्रो हाम्रै गाउँमा अब ट्राफिकको यस्तो चारवटा रोड भएको छ बिचमा मिनामोडतिर त्यतातिर एउटा ट्राफिक पुलिस या या त ट्राफिकको कुनै एउटा रुल्स राम्रो होस् कि चारपट्टिको बाटो चाहिँ धेरै भिड हाम्रो यो एरियामा बहुत धेरै एक्सिडेन्ट हुन्छ र यो एक्सिडेन्टको निम्ति सरकार या कतैबाट पनि यो ट्राफिकलाई अलिक कन्ट्रोल गरेर हाम्रो मानिसहरूको जुन जीवन छ मृत्यु छ त्यसलाई कम्ती होस् एक्सिडेन्टमा हर साल मान्छे बहुत मर्छ यहाँ र यो ट्राफिकले कुनै रुल्स अनुसार एउटा नयाँ सोचाइ नयाँ ट्राफिक होस् जहाँ कि मानिसहरूको कुनै एक्सिडेन्ट नहोस् भविष्यमा हामी यो माध्यमबाट तपाईँहरूलाई सहयोग चाहन्छौँ र तपाईँको सहयोग दिनुहुन्छ भन्ने हामी पुरा भरोसा आशा राखेका छौँ